नवजात शिशुको पहिलो वर्षमा मनाइने विभिन्न रीतिरिवाजहरू छ महिनामा नानीको भात खुवाइको कार्यक्रम हुन्छ अनि यदि नानीको आठ महिनामा दाँत उम्रेमा घरको परिवारको सबभन्दा ठुलो सदस्य जो हुनु हुन्छ उहाँले टिको लगाएर नानीलाई चाँदीको बाला अथवा चाँदीको केही चिजहरू दिने पनि चलन छ अनि बाह्र महिनामा दाँत उम्रेमा मामा अथवा मवालीले झर्काको बटुकोमा खिर बनाएर खुवाउने खिर्कीबाट खुवाउने चलन पनि छ नानी वर्षीको भए पछि जन्म दिन धुम धामले मनाइने अहिले रीतिरिवाजहरू छन्